यो जुन पश्चिम बङ्गालमा हुनेहरू जति पनि सांस्कृतिक प्रोग्रामहरू भनौँ अथवा आफ्नो हाम्रो एउटा चाडबाडहरूमा हाम्रो हिन्दू दाजुभाइहरूले दसैँ तिहारहरू मनाउनु हुन्छ अनि त्यसरी म एउटा क्रिस्चियन भएको कारणले गर्दाखेरि म बडा दिन मनाउँछु क्रिसमस मनाउँदछौँ अनि यस क्रिसमसमा चाहिँ हामी कसरी मनाउँछौँ भन्दाखेरि चैँ हाम्रो गाउँघरमा भएका हाम्रा छरछिमेकीहरूलाई एकट्ठा गरेर हामी हाम्रो चर्चमा हामी गिर्जामा लानेछौँ उहाँलाई निमन्त्रणा गर्नेछौँ बोलाउनेछौँ प्रभु इसुको सुसमाचार सुनाएर यसलाई हामीले राम्रोसँग सेलिब्रेट गर्नेछौँ यो एउटा हाम्रो प्रथा हो हाम्रो क्रिस्टानिटीमा यो कुराहरू हुँदछ यसरी नै हामीले यसरी जसरी मुस्लिमहरूमा हामी हेराउँदाखेरि उहाँको इदहरू हुन्छ यो इदहरूमा पनि हामी हामीहरू यसमा संलग्न भएर हामी उहाँहरूसँग पनि सेलिब्रेट गर्न सक्दछौँ हिन्दू दाजुभाइहरूसँग हामी दसैँ तिहारहरूमा हामीले एक अर्कामा स एक अर्कामा आदान प्रदान गरेर होइन एउटा शुभकामना दिएर पनि हामीले यसरी मनाउन सक्दछौँ र आफ् आफ्नो जातिको आफ् आफ्नो एक एकवटा कल्चरहरू हुँदछ त्यो कल्चरहरूमा उहाँहरूलाई हामीले पूर्ण रूपले एक अर्कामा हामीले साथ सहायता गरेर हामीले एक अर्कालाई शुभकामना दिएर पनि हामीले यसरी एक अर्काको चाडबाडलाई हामी सेलिब्रेट गर्न सक्नेछौँ